भर्खर जन्मेको नानीलाई चाहिँ अब मुख्य चाहिँ हामीले चाहिँ एकदमै तातो राख्नुपर्छ उनीहरूलाई होइन एकदमै चिसोमा राख्नुहुँदैन तातो तातो लुगा लगाएर टोपी मोजा लगाएर राख्नुपर्छ अनि बेलुका तेल र अब मेथीले छ्याप छ्याप तातो आगोमा सेक्नुपर्छ ढाड खुट्टाहरू टाउको तालु सेक्नुपर्छ एकदमै होइन उनीहरूलाई न्यानो बनाएर राख्नुपर्छ त्यसो गर्नाले चाहिँ नानी चाहिँ एकदमै स्वस्थ्य हुन्छ पछि ठुलो भविष्यमा ठुलो भएर चाहिँ उसको हात खुट्टा टाउको दुख्ने बिमारहरू हरू हुँदैन है एकदमै सर्दी लाग्दैन अलिकति पानीमा भिज्दा पनि अब अब उन उसलाई सर्दी रुगा मार्गी लाग्दैन सानोमा राम्ररी तेलले तेल तातो तेल गरेर त्यसमा मेथी हालेर सेकेको छ भने चाहिँ एकदमै राम्रो हुन्छ अनि नानीहरूलाई सफा बेसी सफा राख्नुपर्छ है टाइम टाइममा आमाको दुध दिनुपर्छ छ महिनासम्म चाहिँ एकदमै आमाको दुधबाहेक अरू चाहिँ केही दिनु हुँदैन सानो नानीलाई चाहिँ हो छ महिनासम्म चाहिँ अब भात त परै जाओस् खानेकुरा दिनमा जति अब आमाको दुध दिन्छ है उति नै नानीहरू तन्दुरस्त हुन्छ क्या त अब दुःख बिमारहरू लाग्दैन जस्तै अब बिमारहरू भए पनि अब लडाइँ गर्नसक्ने अब नानीमा चाहिँ त्यो क्षमता हुन्छ क्या त्यही भएर चाहिँ जतिसक्दो चाहिँ हामीले चाहिँ आमाकै दुध दिनुपर्छ छः महिनासम्म चाहिँ त्यहाँदेखि छः महिना बादमा चाहिँ अब खाना खुवाउनुपर्छ नानीलाई हो लिटोसिटो नभए चाहिँ छः महिना नपुगेसम्म सानो भइन्जेल चाहिँ तातो डाइपरहरू अब चेन्ज चेन्ज गरिरहनुपर्छ टाइम टाइममा अनि नुहाई धुहाई गरेर सेकताप गरेर पाउडरहरू मजाले लगाइदिनुपर्छ नानीलाई हो अनि त्यहाँदेखि अब चाहिँ सफा जति नानीलाई सफा सेकताप गर्यो उति राति मजाले सुत्छ जति नानी राति मजाले सुत्छ उति नानी अब एकदमै हेल्दी अब मोटो हुँदै जान्छ नानी त्यही भएर चाहिँ हामी चाहिँ सानोमा नानीलाई धेरै केयर गर्नुपर्छ सानोमा केयर गर्यो भने चाहिँ पछि ठुलो भएर चाहिँ अब नराम्रो रोगहरूले चाहिँ उसलाई अब भेटी हाल्दैन त्यस्तो हुन्छ क्या